गाउँमा र सहरमा चाहिँ खेलमा भिन्नता धेरै छन् थुप्रो छन् अब सहर भनेको बिजुली बत्तीहरू पनि हुन्छ लाइटहरू पनि हुन्छ खेल्ने ठाउँ राम्रो राम्रो हुन्छ खेल खेलकुदमा गर्नेमा अब धेरै राम्रो हुन्छ धेरै उज्यालो हुन्छ धेरै बिजुली बत्तीहरू धेरै बलेको हुन्छ धेरै राम्रो हुन्छ गाउँमा चाहिँ भनेको अब पहाड हुन्छ पहाड कान्ला कुन्ली हुन्छ धुलो हुन्छ माटो हुन्छ त्यसमा हिलो लागेको हुन्छ अब गह्राहरू पनि हुन्छ अब त्यो बिजुलीहरू पनि हुँदैन बत्तीहरू पनि हुँदैन त्यसमा अब गाउँमा भनेको अब सहरमा भनेको चाहिँ अब धेरै राम्रो हुन्छ धेरै उयो सहर भनेको सहरै हो अब त सहरमा धेरै राम्रो हुन्छ धेरै मजा आउँछ खेलकुदमा पनि अब गाउँमा भनेको चाहिँ अब आफ्नो गाउँ कुना ठाउँ हुन्छ केही जानेको पनि हुँदैन गाउँको मान्छेले अब खेलमा खेलकुदमा पनि अब धुलो माटोमा खेल्नु पर्छ हिलो लाग्छ धुलो लाग्छ अल्छी लाग्छ खेल्नु धुलै धुलो भयो भन्छ सिन सर्दी लाग्छ घाँटीमा गएर धुलो पस्छ गाउँमा चाहिँ अब सहरमा त त्यस्तो हुँदैन सहरमा त सफा हुन्छ सुकसुकाउँदो हुन्छ जहाँ बस्दा पनि हुन्छ जहाँ खेल्दा पनि हुन्छ सहरमा भनेको खेल्ने ठाउँ भिन्न हुन्छ सहरमा बिजुली बत्तीहरू लगाइदिएको हुन्छ खेल्ने ठाउँ बनाइदिएको हुन्छ सहरमा चाहिँ अब गाउँमा त त्यस त्यस्तो हुँदैन नि त्यस्तो त अब धुलो मैला लाग्छ जिउभरि जिउ सब धुलै धुलो हुन्छ घाँटी दुख्छ धुलो पसेर पानीझरीमा हिलो हुन्छ बाहिर निस्कनु सकिँदैन घरमै बस्नु पर्छ त्यस्तो खेलकुद गर्नु सकिँदैन धेरै हिलो हुन्छ धेरै हिलो लाग्छ धेरै उयो गाउँ र सहरमा धेरै भिन्नता छ नि धेरै गाह्रो हुन्छ अनि गाउँमा बस्नुलाई सहरमा बस्नु त धेरै राम्रो हो नि